वर्तमान परिदृश्यमा विज्ञापन गर्ने र धेरै मानिसहरूसँग पुग्ने तरिका चाहिँ फेस बुक इन्स्टाग्राम वाट्सएप टिभी इत्यादि ठाउँहरूबाट आउने गर्छन् अनि प्रभावकारी पनि हुन्छन् अनि जुन अप्रभावकारी विज्ञापन मलाई लागेको छ र के भन्छ है अब त्यो कोलगेटको लाग्छ है किनभने त्यसमा दिवार तोडेर अथवा भित्ता टोडेर जुन प्रश्न गर्थे प्रश्न गर्थे मानिसहरू आउँछन् नि त्यो रचनात्मक लाग्छ मलाई त्यही हो